हामी चाहिँ बाल्यकालमा चाहिँ चोरपुलिस खेल्थ्यौँ बेसीजस्तो अनि कागजमा चाहिँ एउटामा चाहिँ चोर लेख्यो एउटामा पुलिस लेख्यो हैन चोरको चाहिँ कम्ती नम्बर हुन्थ्यो अनि पुलिसको बेसी नम्बर अनि राजा यस्तोहरू पनि हुन्थ्यो अरू राजा रानी अनि त्यो चिट चाहिँ फ्याँकेर चाहिँ एकजनाले यसरी उठाउनु हामीले सबैले उठाउनु पर्थ्यो अनि कसकोमा पुलिस आयो भने चाहिँ चोर को हो भन्थ्यो होइन अन्त पुलिसले चाहिँ चोर गेस गर्नुपर्ने अब अनि उसले राम्रो सिधा गेस गर्यो भने चाहिँ उसले राम्रो पोइन्ट पाउँथ्यो अनि चोर उल्टा भन्यो भने चाहिँ त्यो चोरले राम्रो पोइन्ट पाउँथ्यो अनि कति कति पोइन्ट आएको छ त्यो चाहिँ खातामा लेखेर लास्टमा जसको पोइन्ट बेसी हुन्छ उसले नै जित्थ्यो